हेलो भाइ महाकाल होटेलको म्यानेजर बोल्नु भएको हो ए सुन्नुहोस् न भाइ भोलि म नि दार्जिलिङ घुम्नु आउने प्लान गरेको छु कि भाइको होटेलमा बस्नु भनेको नि त तपाईँको होटेल बुक गर्नु भनेको कि अनि भाइ म त्यहाँ के हौ म्युजियम घुम्न जाउँ भनेको कि त्यसको बारेमा अलिकति बताइदिनुहोस् न हौ मलाई केही थाह छैन नि त कि हजुर भन्नुहोस् त त्यही त तपाईँको गरौँ भनेको नि त बुकिङहरू तपाईँको होटेलमा हजुर हजुर हजुर हजुर ए हजुर हजुर

हज हजुर सुन्दैछु भन्नुहोस् न ए अनि सुन्नुहोस् न भाइ नि गाडीको व्यवस्था चाहिँ होटेलमा गरिदिन्छ ए ए भाइ त्यसो भए नि भोलि म दार्जिलिङमा आएर तपाईँलाई कल गर्छु नि ल हुन्छ हजुर ए ए ए हुन्छ हुन्छ भाइ